यहाँ पाहाडमा चाहिँ पर्यटक घुम्नु आउँदाखेरि आउँछन् र यहाँ यो क्षेत्रमा चाहिँ हेर्ने लायकको चिजहरू चाहिँ यहाँनिर डेलो छ साइन्स सेन्टर छ अलिक पर लाभा छ लाभादेखि अलिक पर कफेर छ कफेरमा चाहिँ बिहान घाम झुल्केको हेर्नु जान्छन् मान्छेहरू त्यहाँनिर अन्त लाभामा चाहिँ धेरै गुम्बाहरू छन् त्यहाँ पनि घुम्नु आउँछन् यहाँ कालिम्पोङ बजारमा पनि सबै पुराहरू घुम्छन् या कालिम्पोङ बजारमा चाहिँ मेन रोड डम्बर चौक डेलो दुर्पिन साइन्स सेन्टर नजिक नजिक छन् त्यहाँ सबै घुम्न आउँछन् यहाँनिर यहाँ पर्यटक घुन्ने आउनेहरूलाई चाहिँ मौसम पनि एकदम राम्रो छ र हेर्ने जग्गाहरू पनि धेरै धेरै राम्रो छ छन्